दिउँसो दाल भात सब्जी पकाउँछु अन्त अचार पिस्छु अन्त भोक लागेपछि खान्छु पानी चाहिन्छ गिलासमा पानीसँग खान्छु प्याज काटेर सब्जी बनाउँछु खोर्सानी लगाउँछु नुन लगाउँछु अन्त लसुन अदुवाहरू कुटेर लगाउँछु अन्त अलिक मिठो भएपछि पाकेर खान्छु बिहान उठेर मुखसुख धोएर खाना खाजाहरू रोटी बनाउँछौँ रोटी बनाउँछु त्यहाँदेखि अचारहरू पिसेर रोटीसँग खान्छौँ चियाहरू पकाएर त्यहाँदेखि कामहरू गरेर बाह्र बजीको खाना दिउँसोको खाना भातहरू सब्जी दालहरू पकाउँछौँ अन्त भोक लागेपछि खान्छौँ टाइम भएपछि राति पनि भातै पकाई खान्छौँ रा कोही बेला दालहरू पकाउँदैनौँ सब्जी भात खान्छौँ अचारहरू बनाउँछौँ त्यत्ति नै हो